म चाहिँ स्टेट वेस्ट बङ्गाल डिस्ट्रिक चाहिँ जलपाइगुडी जहाँ कि सबै सबैले उयो मनपराइ दिनुहुन्छ फुटबलहरू सबैले उयो सपोर्टहरू गरिदिनु हुन्छ जस्तो कि यो यो को को क्लबहरूतिर खेल्नु खेल्नु जान्छ जहाँ कि बाहिर बाहिर उयो खेलाउन खेलाउन खेलाउनु लान्छ जहाँ कि त्यो पनि अझै उयो राम्रोहरू गर्यो भने चाहिँ स्टेट स्टेट लेवलहरूतिर खेलाउन लान्छ सबैले उयो फुटबल अँ फुटबल पनि मनपरा मनपराइ दिनुहुन्छ सबैले सपोर्टहरू पनि गरिदिनु हुन्छ जहाँ कि साह्रै आनन्द लाग्छ कि यता अरू उता उता लान्छ कि यहाँ चाहिँ उयो साह्रै उयो सपोर्टहरू सपोर्टहरू गर्नु पनि उयो भएकै हुन्छ सबैले उयो सपोर्ट गरी गरिदिन्छ यता चाहिँ बाहिर बाहिर खेलाउनुहरू लान्छ ज जसले राम्रोहरू खेल्छ तिनीहरू चाहिँ साह्रै जो साह्रै बाहिर बाहिर ला उयो जाने मौकाहरू क्लबहरू चाहिँ लान् लान्छ साह्रै राम्रो खेल्यो खेलेन अझै माथि माथि अझै माथि अँ खेल्दा खेल्दै खेल्दै खेल्दै त्यहाँ यो क्लबबाट चाहिँ उयो लगेको लगेको हुन्छ कता कता उयो खेलाउनहरू लान्छ